प्राकृतिक स्रोतहरू चाहिँ के के छन् भन्दाखेरि चाहिँ अब हाम्रो जग्गादेखि अलिकति तल्लोपट्टि चाहिँ टिस्टा नदी छ र टिस्टा नदी छ टिस्टा नदीबाट चाहिँ अब हामीले धेरै रिसोर्सेसहरू पाउँछ के के पाउँछ भन्दाखेरि चाहिँ अब गिटी भयो ढुङ्गा भयो बलुवाहरू भयो अनि धेरै चिज पाइन्छ त्यहाँबाट पनि अब कतिजनाले कामहरू पनि पाउँछ त्यही चिजहरू पाउँछ अनि हाम्रो जग्गामा चाहिँ के पाउँछ भन्दाखेरि अरू चाहिँ अँ रुखपातहरू पनि छ प्राकृतिकले दिएको हो यो चिजहरू पनि अनि अरू चाहिँ के छ भन्दाखेरि चाहिँ एउटा पानी पानी पनि छ पानी आफ्नै रिस हाम्रो हाम्रो आफ्नै घरको सोर्सहरू छ जहाँबाट चाहिँ पानी आउँछ त्यो चाहिँ जहिले पनि ट्वेनटी फोर इनटु सेभेन जहिले पनि बगिरहेको हुन्छ आइरहेको हुन्छ अनि यही चिज चाहिँ अब हामीले चाहिँ अलिकति बढाउँछु भन्यो भने चाहिँ अब यो हामीले चाहिँ यो रुखपातहरूबाट अब हामीले घरहरू बनाउनको लागि जब चाहिन्छ त्यति बेला काटेर चलाउँदा पनि भयो फर्निचरहरू बनाउँदा पनि भयो अनि यो जुन चाहिँ यो गिटी बलुवा यो नेचरल रिसोर्सेसहरू यो जुन चाहिँ एनभाइरोमेन्टमा छ अब हौ तिनीहरूले अब हामीले घरहरू बनाउनसक्छ आफ्नो व्यावसायिक अरू चाहिँ अब यो चिजहरू चाहिँ अब हामीले चाहिँ प्रयोग गरेर चाहिँ अब हाम्रो लाइफ स्टाइलहरू चाहिँ अर्कै बनाउन सकिन्छ यो चिजहरू गरेर चाहिँ